गीतहरू गाउनु चाहिँ मलाई पनि धेरै मन पर्छ गाउनु भयो सुन्नु भयो होइन मलाई धेरै मन पर्छ यस्तोमा चाहिँ अब के भन्छ गीतहरू गाउनु सुन्नुमा इन्ट्रेस्टहरू छ मलाई म पनि अब हल्का फुल्का अलि अलि त म पनि गाउँछु होइन तर अब मेरो चाहिँ के छ भने चाहिँ अब यो गीतहरू गाउनु एउटा सङ्गीतको क्षेत्रमा जानु हो भने चाहिँ घरमै प्य्राक्टिसहरू गर्नु होइन घरमा प्य्राक्टिसहरू गरेर पनि अब धेरै मात्रमा अब पैसा रुपियाँहरूले पुग्छ अब पैसा रुपियाँले भ्याउँछ भने चाहिँ अब एउटा के भन्छ अब गायककारहरू अब सिङ्गिङकै सिङ्गिङकै क्लासहरू गर्नु नि सक्नु हुन्छ होइन अब ठुल्ठुलो अब त्यो गायककारहरूसँग सिङ्गरहरूसँग बसेर उनीहरूसँग अब गीतहरू गुन्गुनायो अर्यो प्य्राक्टिसहरू गर्यो भने चाहिँ अब अझै धेरै राम्रो भएर जान्छ होला जस्तो चाहिँ मलाई लाग्छ होइन घरमा पनि अब आफ्नो पनि ट्राई हुनु पऱ्यो कोसिसहरू गर्नु पऱ्यो त्यही भएर चाहिँ अब मलाई चाहिँ अब सिङ्गिङको चाहिँ अब धेरै मन पनि पर्छ होइन हल्का चाहिँ अब म पनि गीत अब गानाहरू चाहिँ गाउँछु र पनि अब त्यस्तो अब घरमा सिक्नु पनि जरुरी छ तर पनि त्यो घरमा सिकेको भन्दा पनि बेस्ट चाहिँ अब पैसा रुपियाँले भ्यायो अर्यो भने चाहिँ इच्छा छ भने चाहिँ अब तपाईँलाई धेरै राम्रो सिङ्गरहरू हुनु चाहनु हुन्छ भने चाहिँ अब डान्स अब यो डान्सहरू भयो डान्स क्लासहरूतिर एकछिन अब गानाहरूको लागि हुन्छ धेरै क्लासहरू होइन त्यतातिर गएर तपाईँहरूले क्लासहरू लिनु सक्नु हुन्छ अब पैसा रुपियाँहरूले भ्यायो भने अनि सिङ्गरहरूसँग अब आफू आफू भन्दा अब धेरै राम्रो गाउनेहरूसँग सिङ्गिङको उयो कोर्सहरू लिँदा पनि लिनु पनि सक्छ उनीहरूसँग गएर प्य्राक्टिसहरू गर्नु ओर्नु क्लासहरू गर्नु ओर्यो भने गर्यो ओर्यो भने त्यो आफूलाई पनि धेरै कन्फिडेन्ट बढ्दै जान्छ अब गाउनेहरूसँग भेटेर बातचितहरू गर्यो भने चाहिँ राम्रोसँगले अब हामी सक्सेस हुन सक्छौँ होइन त्यस्तै लाग्छ मलाई चाहिँ अब प्य्राक्टिसहरू गरेर राम्रोसँगले अब ठुल्ठुलो सिङ्गरहरूसँग बातहरू गरेर बस्यो के भन्छ अब सिङ्गिङको बारेमा सबै कुरो आफूलाई थाहाहरू गरेर क्लासहरू गयो भने चाहिँ अब हामी चाहिँ अब बेस्ट सिङ्गरहरू हुनु चाहिँ अब मेनमा अब उयो गर्नु सक्छौँ डान्सहरू अब डान्सहरू क्लासहरू अहिले त डान्स क्लासहरू पनि हुन्छ हरएक कुरो होइन त्यस्तोतिर पनि अब हामीले चाहिँ इच्छा गरेर ठुल्ठुलो अब डान्स क्लासहरूतिर गएर प्य्राक्टिसहरू गरेर त्यस्तोहरू गर्यो भने चाहिँ अब धेरै राम्रो हुन्छ जस्तो चाहिँ अब लाग्छ मलाई चाहिँ अब होइन तपाईँलाई के कस्तो लाग्छ मलाई चाहिँ अब त्यस्तो लाग्छ मलाई पनि अब सिङ्गर सिङ्गिङमा डान्समा अब धेरै रुचि छ डान्समा भन्दा पनि सिङ्गिङतिर चाहिँ अब मलाई पनि धेरै रुचि छ म पनि अब हल्का चाहिँ अब गाउँ घरमै चाहिँ अब गानाहरू चाहिँ म पनि अलि अलि चाहिँ गाउँछु होइन त्यही भएर चाहिँ तपाईँहरूलाई चाहिँ अब के कस्तो लाग्छ होइन धेरै राम्रो हुन्छ त्यसरी अब प्य्राक्टिसहरू गर्यो क्लासहरूतिर क्लासहरू गर्यो ओर्यो भने चाहिँ अब सिङ्गिङ वा डान्सिङ जेमा पनि अब उयोहरू गर्यो भने चाहिँ क्लासहरू गर्यो भने चाहिँ अब भविष्यमा गएर हामी चाहिँ अब धेरै राम्रो राम्रो सिङ्गिङ गर्नु सक्छौँ डान्सर बन्नु सक्छौँ होइन